भारत एउटा ठुलो देश हो होइन यसमा तपाईँको हेरौँ भने नि अब नर्थमा जाडो छ तपाईँको साउथमा गरम छ अब इस्टमा धेरै प्रकारको वेदरहरू चाहिँ जग्गा जग्गामा फैलिएको छ